हेलो मोडर्न बुक हाउस मैले तपाईँहरूकोबाट यसपालि स्टुडेन्स बुकहरू लिएको थिएँ जो कि निक्कै डिसकाउन्ट हामीले पाएँ नानीहरूले बहुत राम्रो पाराले बुझेछ त्यसलाई त्यो किताबी त्यो किताबमा तपाईँको पिक्चर्स तपाईँको ड राइटिङ त्यसको क्वालिटी निकै नै राम्रो थियो अन्त सबभन्दा बेसी त्यो नानीहरूले निकै मन परायो त्यो क्वालिटी चाहिँ अन्त हिस् यस्तो टाइपको बुक्सा अझै हामीलाई आउने समयमा अझै चाहिन्छ यसको सबै जो लेखावट छ जसको यो ड्राइङ छ त्यसको कभरिङ होस् या फिर तपाईँको जो प्याकेटिङमा आएको थियो त्यो सबै नै हामीलाई राम्रो लाग्यो अन्त आउने समयमा पनि हामी यी यस्तै यस्तै प्रिफर गर्न चाहन्छु त्यही भन्दै थिएँ तपाईँलाई सानोबाट लिएर ठुलो नानीहरू सबैको किताबहरू हामीले एकदम पर्फेक्ट राम्रो पाएँ सबभन्दा सज सबभन्दा राम्रो कुरा चाहिँ यसको जुन चाहिँ भाषा छ ल्याङ्ग्वेज त्यो चाहिँ निक्कै सजिलो थियो नानीहरूले आरामले पढ्नु सक्यो तिनीहरूलाई कोही पनि कठिनाइ आएन त्यही भन्दै म तपाईँलाई थ्याङ्क्यु भन् धन्यवाद भन्न चाहन्छु